हजुर म टिभी र अनलाइनबाट जति पनि भाषाहरूको बारेमा शैक्षिक आफ्नो घरका बाल बालिकाहरूलाई जतिको सिकाउन सक्नेछु म सिकाउने छु किनभने उहाँ नै अब हाम्रो विकासको लागि अघि बढ्ने जेनेरेसन हो त्यही भनेर चाहिँ म यो कुरालाई चाहिँ धेरै मान्यता दिन्छु कि अह अहिलेको बाल बालिकाहरूलाई चाहिँ सबै सबै भाषाहरू नेपाली मात्रै होइन सबै भाषाहरू चाहिँ बुझ्नु चाहिँ धेरै धेरै आवश्यकता छ